अब प्रतिभाको कुरा गरौँ भन्दा चाहिँ साह्रै त छैन मेरोमा कि बेला बेला त्यो सिङ्गिङहरू चाहिँ गरिदिन्छु है स्टेजतिर कहीँ प्रोग्रामतिर होइन अब त्यसलाई नै म चाहिँ अब अलिकति क्लासहरू पनि जादिनँ है त्यसलाई नै घरमै बसेर बेला बेला गुनगुनाउदै सिङ्गिङ त्यसलाई अझै राम्रो बनाउन चाहन्छु है अब त्यस्तो केही छैन अनि म बेला बेला त्यो अब भन्छ कसैले सानो सानो है काठको कामहरू पनि गर्छु सानो सानो टेबल चौकी अरू अन्य इत्यादिहरू के के बनाइदिन्छु है